म चाहिँ घरमा खाना बनाउँछु होइन बिहान बेलुका दिउँसो अब छुट्टीको टाइममा तर बाहिर चाहिँ बनाइदिँदिनँ घरमा चाहिँ बनाउँछु सबले मन पराउँछ होइन मलाई खाना बनाउनु पुरा इन्ट्रेस्ट लाग्छ अन्त मजा लाग्छ खाना बनाउनु होइन सबैले खाना खानु मन पराउँछ अब खाना चाहिँ किन मैले दे बिहान पनि दिउँसो पनि बेलुका पनि बनाउनुपर्छ भन्दा चाहिँ आमा दोकानमा हुनुहुन्छ अन्त आपाले त बनाउने होइन अन्त पेइङगेस्टमा दुईजना छ अन्त स्टुडेन्ट पेइङगेस्टमा बस्छ हाम्रोमा अन्त उनीहरूलाई पनि खाना दिनुपर्छ बिहान ए बिहान त ब्रेकफास्ट दिउँसो लन्च होइन ए दिउँसो चाहिँ खाना खान्छ हामी होइन बेलुका चाहिँ बेलुका पनि खानै हो डिनरमा पनि अन्त उनीहरूलाई पनि खाना बनाइदिनुपर्छ अन्त स्याटर्डे र सनडे चाहिँ अलवेज मै गर्नुपर्छ होइन अन्त अन्त अरू म स्कुल लागेको बेलामा चाहिँ बिहान मा बिहान र बेलुका मात्रै बनाउँछु दिउँसो चाहिँ आमाले बनाउनु हुन्छ नयाँ नयाँ डिसहरू बनाउनु मनपर्छ मलाई चाहिँ छुट्टीको बेलामा क्या अब मिठो मिठो खाना बनाउनु मनपर्छ होइन अन्त आमालाई पनि अलिक खुसी होस् भन्छु होइन म खाना बनाउँदाखेरि अन्त आमा पनि खुसी हुन्छ नि है अब सधैँ आमाले बनाउँछ म पनि बनाउनु पऱ्यो नि है छुट्टीको बेलामा त युट्युबमा हेर्दै होइन अब मिठो मिठो खाना बनाउनु पऱ्यो नि अन्त अन्त चाहिँ त्यही हेर्दै बनाउँछु मजा लाग्छ खाना बनाउनु मलाई त पुरा मनपर्छ होइन तर बाहिरहरू त बनाउँदिनँ बाहिर त बनाउनु परेन नि अर्काको घरमा त कहाँ बनाउनु है